मेरो आजसम्मको सृजना सबैभन्दा चुनौतीपूर्ण चित्रकला यो थियो कि मैले कृष्ण भगवानको पेन्टिङ बनाएको छु वाल पेन्टिङ हो त्यो चाहिँ अब धेरै मलाई मेरो लागि चाहिँ चुनौतीपूर्ण छ किन भन्दाखेरि चाहिँ अब केही पनि अब चित्र बनाउँदाखेरि अब मान्छे जस्तो देखिने चित्र बनाउँदाखेरि अब भगवानको पनि अब मान्छे जस्तो देख्ने चित्र बनाउँदाखेरि चाहिँ अब त्यसको आँखा भयो नाक मुख भयो अनि अब जसरी बाँसुरी समात्ने त्यो प्रकारको अब त्यो हातको अब स्टाइलहरू भयो त्यसको बनाउनको लागि चाहिँ मलाई धेरै चुनौतापूर्ण लाग्यो र खास गरेर चाहिँ मलाई आँखा बनाउनको लागि धेरै चुनौतीपूर्ण लाग्यो किनकि अब त्यहाँ आँखाको परेलाहरू अब आँखाहरू टक्क अब एक जग्गा हेरेको र आँखाको परेलाहरू बनाउने अब त्यो मान्छेको आँखा जस्तो नेचुरल अब देख्ने त्यो बनाउनको लागि चाहिँ मलाई धेरै चुनौतीपूर्ण लाग्यो र मेरो अनुभवबाट मैले यो कुरा सिकेँ कि अब चित्रकला पनि अब धेरैवटा प्रकारको हुन्छ र वाल पेन्टिङ भयो अब सिम्पल पोट्रेट बनाएको भयो र स्केचिङ भयो मैले चाहिँ यो सिकेँ कि अब सबै चित्रकलामा हामीहरूले सबै चित्रकलामा हामीहरूले अब अलग अलग टाइपको कलर युज गर्दा र कलर युज गर्दा र त्यो कलरको अब युज गर्ने त्यो प्रकार पनि हामीहरूले जान्नुपर्यो तब मात्रै हामीहरूको चित्र राम्रो हुन्छ